हेलो हेलो हजुर कालिम्पोङ ट्राभल्स हो को बोल्नुभएको हो ए हजुर ए विशेष गरी हजुर तपाईँलाई हजुर के छ भने अब हाम्रो कालिम्पोङ बजारमै झन्डै सातवटा साइड छ बुझ्नुभयो अब हामी नर्मली टुरिस्टहरूलाई के गर्छौँ भने कालिम्पोङ बजारभित्र पनि सातवटा साइडमा चाहिँ प्रायः घुमाउने गर्छौँ जसो गरिकन अब तपाईँको फेमस साइडहरूमा पऱ्यो तपाईँको डेलो होइन डेलो दुर्पिन दुईवटा साइट छ जहाँ चाहिँ हामी टुरिस्टहरूलाई घुमाउँछौँ त्यसै गरी तपाईँको मङ्गलधाम भयो एउटा साइट जहाँ चाहिँ अब जसलाई पनि अब यो धार्मिक टुरिज्ममा पनि हामी अलिक प्रमोट गर्दैछौँ त्यसो गर्दा धार्मिक एउटा साइट हालेको छौँ मङ्गलधाम है अनि त्यसै गरी नै तपाईँको मङ्गलधामको चाहिँ रेली पनि एउटा साइट छ खोला हो नेचरल होइन रेली खोला प्र प्रायः प्रायः तपाईँले सुन्नुभयो रेलीमा पनि हामी साइट छ हाम्रो दुर्पिन मैले भने दुर्पिन सँगसँगै अझै एउटा साइट छ त्यो चाहिँ तपाईँको बुच्चे जुन डाँडा भन्छ कि त्यो डाँडाबाट चाहिँ तपाईँको थ्री सिक्सटी भ्युस देख्छ जस्तै तपाईँको सत्ताइस माइल भयो ड्यामहरू भएको होइन तपाईँको त्यो सिलगढीको मेन टेरेन जुन चाहिँ फुटहिलहरू मजाले देख्छ पन्बू डाँडाहरू देख्छौँ होइन त्यो एउटा भयो त्यहाँदेखि अब त्यसो गरी नै तपाईँको गुम्बाको एउटा साइड चर्च छ हाम्रो होइन यो चाहिँ बजारभित्र भएको सातवटा साइड चाहिँ हामी बजारमा मात्रै हामी टुरिस्टहरूलाई देखाउँछौँ र यो चाहिँ तपाईँले जुन चाहिँ हेर्नुभएको साइड तपाईँले यो टेरिफ अनलाइन हेर्नु भयो कि तपाईँलाई कसैले भनिदिएको टेरिफ हो मतलब ए अनलाइन हेर्नुभएको हो हजुर जुन चाहिँ प्याकेज प्याकेज जुन चाहिँ रेट छ त्यही रेटमा आउँछ हजुर हजुर भन्नुहोस् न हजुर हजुर त्योहरू पनि छ झन्डै तपाईँको बाइ रोड तपाईँको लाभा जानुपऱ्यो भने यस्तै फोट्टी फाइभ वान आवर जस्तो लागिहाल्छ होइन अहिले अब म्याक्सिमम् म्याक्सिमम् वान वानदेखि वान एन्ड हाफ आवर भनौँ न तपाइँको है बाइ कार चाहिँ हो अहिले चाहिँ यस्तो हुन्छ कि अहिले चाहिँ तपाईँको अब अहिले चाहिँ धेरै नै हेभिली एकदमै पानी परिरहेको छ है अनि तपाईँको साइड चाहिँ मतलब सिजन चाहिँ कहिले लाग्छ भने चाहिँ तपाईँको अब अहिल्यै हो यो अगस्त सेप्टेम्बर सेप्टेम्बर अक्टोबर होइन नोभेम्बर एउटा सिजन हुन्छ दिसम्बर प्रायः हाम्रो त्यो नै हुन्छ अफ् सिजन हुन्छ जनवरीदेखि फेरि पनि सिजन लाग्छ जनवरी फेब्रुअरी मार्च अप्रेलसम्म प्रायः सिजनै भइरहेको हुन्छ है तपाईँहरू यो टाइम चाहिँ बेस्ट भिजिट हो अब लोलेगाउँ लाभा होइन सिलेरी गाउँहरू छ अहिले नयाँ अब एकदमै अब राम्रोसँगले टुरिस्ट डेस्टिनेसनहरू भइरहेको जहाँ चाहिँ अब सिलेरी गाउँ एउटा एक्जोटिक लोकेसन छ जहाँ चाहिँ मान्छेहरू पुरा भिजिट गर्नु चाहन्छ होइन सिलेरी गाउँ भयो तपाईँको लाभामा पनि छाँगे फल्सहरू भन्छ है त्यो जग्गाहरू छ अब जहाँ चाहिँ हामी टुरिस्टहरूलाई रेकोमेन्ड गर्छौँ नोकडाँडाहरू छ त्यहाँ त्यो पनि हामी रोक रेकोमेन्ड गर्छौँ कफेर भयो एउटा लोलेगाउँमा कफेर भयो होइन तपाईँको मानेडाँडाहरू भन्छ यो सबै जग्गाहरू हामी एउटै प्याकेज जुन चाहिँ टेरिफमा तपाईँले रिक देखाउनुभएको हेर्नुभएको छ नि धन्यै हाम्रो प्याकेज तपाईँले छ हजार छ सौ निनानब्बे देख्नुभयो छ त्यहाँ होइन त्यो प्याकेजमा चाहिँ हामी बजारको नौवटा साइट्सहरू घुमाइदिन्छौँ होइन प्लस तपाईँ अब कुन चाहिँ त्यहाँ त्यहाँनिर तपाईँले टेरिफमा हेर्नुभयोे भने हाम्रो त्यो कुन कुन होमस्टेसहरूसँग टाइअप छ त्यो होमस्टेहरूको तपाईँहरूले त्यो उनीहरूको भित्रको सब टेरिफ पनि पाउनुहुन्छ उनीहरू ब्रेकफस्ट लन्च के दिन्छ तपाईँहरूलाई होइन त्यो टेरिफमा तपाईँहरूले चुज गरिसकेर तपाईँ डिनर खाने कि लन्च खाने कि अब ब्रेकफास्ट मात्रै खाने त्यो पनि छ मतलब अमेरिकन प्लान हामी फलो गर्छौँ अमेरिकन प्लानमा चाहिँ त्यो होमस्टेमा पनि हामी अमेरिकन प्लानमै खान्छौँ अमेरिकन प्लानमा चाहिँ के छ भने तपाईँको आइदर यु गेट ए ब्रेकफास्ट अर ए लन्च या डिनर वाटर र मिल्क चाहिँ हामी प्रोभाइड गर्छौँ विद एकोमेडेसन त्यस्तो छ बुझ्नुभयो हुन्छ हुन्छ हुन्न हुन्छ हुन्छ थ्याङ्क्यु